ए हेलो यो अमित दाजु बोल्नुभएको हजुर सब्जी दोकान है तपाईँको ए भेजिटेबल्स हेर्नुहोस् न ए त्यही त मेरो आज यता माथि अलिक फङ्गसन फङ्गसन थियो कि त्यसको लागि मलाई सब्जीहरू चाहिएको थियो कि त्यही त साथीकोबाट तपाईँको नम्बर पाएको अन्त ए त्यही त एभाइलेवल के के छ होला तपाईँकोमा सब्जीहरू अहिले ब्रोक ब्रोकोली ब्रोक ब्रोकोली छ है ब्रोकोली सि सिमी चाहिँ तपाईँ खुल्ला ए सिमी अरे मटर चाहिँ खुल्ला बेच्नुहुन्छ कि उयसमै लुजमा छ कि उसमा बन्डलमा छ हौ तपाईँको मटर छैन है रेटहरू त मिल राम्रै होलसेलमै दिनुहुन्छ होला होलसेलै है कसरी छ हौ म रे हजुर प्याज कसरी छ हौ दा तपाईँकोमा प्याज चाहिँ कति भन्नुभयो चालिस रुपियाँ है मलाई त अलिक निकै चाहिएको थियो कि अन्त त्यहाँदेखि मुनि हुँदैन नि है ब्रो ब्रोकोली चाहिँ कसरी छ साठी है आम्मामा महँगो पो रहेछ त ए हजुर हजुर हजुर होइन मलाई तपाईँको नम्बर दिएको नि यहाँ सस्तो पाउँछ भनेर त्यही कारण मैले तपाईँलाई फोन गरेको नि ए कुल्ली बन्दोबस्त गरिदिनु हुन्छ तपाईँले नै हुन्छ है माथि टिभी टावर हो कि टिभी टावरमा पठाउनु पऱ्यो कि तर तर म एकपल्ट तपाईँकोमा आउँछु नि है एकपल्ट आएर रेटहरू मिलाएर के के चाहिने रहेछ हेर्छु नि हजुर हजुर हजुर प्रोग्राम त मेरो खासमा बर्थडे हो कि बर्थडेको लागि थियो कि अन्त प्रायः हामी चाहिँ उ हो नि त फेरि हाम्रो चाहिँ माछा मासु चल्दैन कि अन्त ए भेजै हजुर हजुर त्यति गरिदियो भने चाहिँ म आउँछु नि त्यसो भए सबै रेटै मिलाइदिनु होस् न हजुर हजुर यो मेरो नम्बर हो सेभ गरिराख्नु होस् कि अन्त म आ आउँछु ए होम डेलिभरी गरिदिनु हुन्छ है अन्त त्यो त्यो के भन्छ उत्यो ए साँच्ची भन्दा अन्त त्यो त्यो टमाटर चाहिँ त्यो मुनिबाट नहाली दिनुहोस् ल प्याजपिट हुन्छ कि अन्त त्यो टमाटर चाहिँ माथिबाटै हालिदिनु होस् न फ्रेस हालिदिनु होस् न हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ भन्यो भनेपछि म तपाईँलाई मेरो टिभी टावर हो कि म तपाईँलाई लिस्ट वाट्सएपमा यो त नम्बरमा तपाईँको वाट्सएप छ भनेपछि म तपाईँलाई लिस्ट हजुर लिस्ट के के चाहिने रहेछ कति केजी कति चाहिन्छ म लिस्ट तपाईँलाई पठाउँछु नि है हुन्छ हुन्छ हुन्छ त्यसो भए हुन्छ हुन्छ हुन्छ